हाम्रो यहाँ घुम्ने जग्गाहरू धेरै छ जस्तो गुल्मा स्टेसन छ त्यहाँनिर पिकनिकहरू खेल्नु बाहिरदेखिको आउनुहुन्छ छेउमा रेलवे स्टेसन छ खोलाहरू छ घुम्नु जा हेर्ने रमाइलो हुन्छ यहाँ सिटी सेन्टरहरू भयो सिटी सेन्टरमा गएर सपिङहरू गर्नु भयो मुभीहरू हेर्नु त्यहाँनिर कफीहरू खाइन्छ केएफसी छ केएफसीमा गएर खाइन्छ अनि दार्जिलिङ घुम्नु जाँदा पनि त्यहाँ जूहरूमा गएर हरेक कुरा हेर्नु सकिन्छ जस्तो टाइगर हिल छ टाइगर हिलमा गएर बिहान मर्निङमा गएर त्यहाँ पनि हेर्न सकिन्छ महाकाल बाबाको धाम छ त्यहाँ त्यहाँ गएर दर्शन गर्न सकिन्छ यहाँ भेगा भेगामा आएर है सपिङहरू गर्नु सकिन्छ त्यहाँभित्र मलमा गएर धेरै कुरोहरू पाइन्छ